हामी चाहिँ यो जग्गामा बसेर अब मकै कतिवटा तुलफुलको खेती गर्छौँ जस्तै फुलकोपी भयो बन्दकोपी भयो मकैहरू भयो तर त्यसमा चाहिँ कोही बेला मौसमले गर्दा एकदमै ठुलै पानीहरू परिदिन्छ खेतीबालीहरू नष्ट गरिदिन्छ मकैहरू लडेर त्यसमा कतिवटा कुरा अब हामीले त्यसलाई अब सकिएपछि चाहिँ सबै नष्ट गरिदिन्छ त्यस कारण हामीले चाहिँ अब त्यो मकैलाई उठाउने प्रयास गर्छौँ त्यसको फेदमा चाहिँ हामीले अब माटोहरू लगाएर त्यो जुन लडेका चिजहरूलाई टेको लगाएर बाँसको हुन्छ कि सिटासिटी हुन्छ कि त्यसलाई लगाएर हामीले राम्रोसँग चाहिँ त्यसलाई उकेरो लगाएर लगाउने गर्छौँ है अनि कतिवटा कुराहरूमा चाहिँ अब त्यो साह्रै नहुने छ भने चाहिँ अब हामीले गर्न सकिँदैन अब त्यो उखालेरै फ्याँक्नुपर्ने हुन्छ त्यस कारण चाहिँ हामी यहाँनिर चाहिँ प्रायः अब हामीले चाहिँ त्यसरी चाहिँ अन्नबालीहरू चाहिँ अब साह्रै बिग्रिएर जान्छ नष्ट हुन्छ भनेर हामीले चाहिँ यहाँनिर अब तपाईँको यो गुवाहरू जस्तै सुपारीको दानाहरू लगाउँछौँ त्यसलाई सानोमा हामीले त्यसलाई खाडल बनाएर मल माटो मिलाएर अब त्यो रोपेपछि चाहिँ अब त्यो बढ्दै जान्छ त्यसलाई हामीले अब नसरुन्जेल त्यसमा पानीहरूको प्रयोग गर्नुपर्छ त्यो राम्रोसँग अब वृक्ष बढ्दै बढ्दै गएपछि त्यसबाट चाहिँ हामीलाई कुनै असुविस्ता हुँदैन कुनै ठुलो पानीहरू आयो भने पनि कुनै पनि वेदरले त्यसलाई बिगार्दैन त्यस कारण चाहिँ हामीले चाहिँ प्रायः यहाँनिर अब सुपारीको खेती गर्छौँ त्यसलाई चाहिँ अब कुनै आँधीबेह्री अर्थात् कुनै प्रकारको हावाहुन्डरीले त्यति लडाउँदैन ठुलो भएपछि चाहिँ त्यस कारण चाहिँ हामी त्यो सुपारीको चाहिँ खेती गर्छौँ गुवा भनौँ त्यसलाई चाहिँ अब हामीले चाहिँ राम्रोसँग त्यसलाई स्याहारसुसार गर्नुपर्छ सानो हुँदाखेरि ठुलोमा चाहिँ पर्दैन त्यति हामीले त्यसलाई देखरेख गर्नु पनि पर्दैन अब त्यो बढेपछि चाहिँ त्यहाँबाट फल दिन्छ फल बेचेर हामीले अब आफ्नो त्यहाँबाट बेचबिखन गर्छौँ अब कतिवटा लडेकोहरूलाई अब हामीले त्यसलाई कुहेकोहरूलाई त्यसलाई हामीले अब केही मात्रामा दबाईहरू ल्याएर त्यसलाई मेडिसनहरू लगाएर बचाउने प्रयास गर्छौँ तर यदि त्यो एक डेढ वर्षको भइसकेर चाहिँ हामीलाई कुनै प्रकारको खाँचो पर्दैन त्यसलाई अब हामीले स्याहारसुसार गरिरहनु पर्दैन अरू अन्नहरू जस्तो त्यसलाई हामीले त्यो बिग्रिएर जान्छ सडिएर जान्छ भन्नुपर्दैन त्यस कारण चाहिँ हामीले त्यो खेती गर्नुमा चाहिँ हामी यहाँनिर चाहिँ एकदमै तत्पर छौँ त्यस कारणले चाहिँ कतिवटा कुराहरू चाहिँ त्यहाँबाट चाहिँ हामीलाई कुनै प्रकारको नोक्सान हुँदैन जस्तै अब मकैहरू छ भने चाहिँ अब हामीले त्यसलाई उकेरो लगाएर त्यसलाई टेको लगाएर अब त्यो मकै फलुन्जेल त्यो मकैको घोगा लागुन्जेल चाहिँ हामीले त्यसरी बचाउने कोसिस गर्नुपर्छ तर हामीले चाहिँ यहाँ धेरजस्तो चाहिँ हामीले गुवाको खेती गर्छौँ त्यसमा चाहिँ अब हामीलाई कुनै प्रकारको नोक्सानहरू छैन कोही कोही बेला मात्रै त्यो हावाहुन्डीले गर्दा त्यसमा चाहिँ अब किरा लागेर त्यो भाँचिएर जान्छ त्यस कारणले चाहिँ हामी प्रायः मात्रामा चाहिँ गुवाकै खेतीपाती गर्छौँ